मैले चाहिँ मेरो नानीहरूलाई जब म स्कुल गएको थिएँ जब म ब्लक टिचिङको लागि गएको थिएँ म स्कुल पढाउन गएको थिएँ तब हाम्रो चाहिँ त्यसमा चाहिँ हाम्रो एक्टिभिटीहरू हुन्छ त्यहाँनिर चाहिँ स्कुल पढाउनुदेखि लिएर सिकाउनुदेखि लिएर डान्सदेखि परेडदेखि हरेक कुरा सिकाउनु पर्छ र त्यतिखेर चाहिँ मैले त्यहाँ गएर नानीहरूसँग घुलमिल हुने मौका पाएको थिएँ र त्यहाँनिर मैले चाहिँ उनीहरूलाई चाहिँ के सिकाएको थिएँ भन्दा चाहिँ मैले चाहिँ उनीहरूलाई नृत्य सिकाएको थिएँ र त्यो नृत्य उनीहरूले धेरै राम्रो गरेको थियो उनीहरूले मैले भनेको सबै कुरा नै मानेको थियो र उनीहरूले मैले जस्तो सिकाएँ उनीहरूले त्यस्तै नै सिकेको थियो र उनीहरू धेरै राम्रो नानीहरू पनि थियो प्राइमारी स्कुलकोहरू थियो उनीहरू चाहिँ र उनीहरू उनीहरूले चाहिँ कसैले अब मिसबिहेभहरू नगर्ने खालके नानीहरू थियो र उहाँहरू धेरै राम्रो खालके नानीहरू थियो र उहाँहरूलाई हामीले नृत्यहरू सिकायौँ हाम्रो चाहिँ गुरू आमाहरू हुनुहुन्थ्यो हामी सबै गुरूआमाहरू मिलाएर उनीहरूलाई हामीले नृत्य सिकायौँ नृत्य सिकाएँ उनीहरूले नृत्य सिकेपछि त्यो नृत्यलाई उनीहरूले अर्को प्रोग्राममा उनीहरूले प्रस्तुत गरेर त्यो नृत्य धेरै धेरै धेरै राम्रो भएको भनेर सबैजनाले हामीलाई भन्यो फेरि हामी अर्को स्कुलमा गएको थियौँ त्यो स्कुलमा पनि इन्डो टिबेटियन स्कुल थियो त्यहाँ गएर पनि हामीले नृत्य धेरै स्टुडेन्टहरू थियो धेरै शिक्षार्थीहरूलाई हामीले नृत्य सिकायौँ उहाँहरूले आफ्नो मन लगाएर सबैजनासँग मिलेर टिचर्सहरूसँग एउटा शिक्षक शिक्षिका मिलेर उनीहरूले हामीसँग नृत्यहरू सिकेर हामीले उनीहरूलाई धेरै राम्रो राम्रो कुराहरू सिकाएर हामीले एउटा होइन दुई तिनवटा नृत्यहरू सिकाएको थियौँ जसमा उनीहरूले धेरै राम्रो पर्फर्म गरेको थियो र हामीलाई पनि आफुले सिकाएको नृत्य त्यति राम्रो गरिदिँदा धेरै खुसी लागेको थियो अन्त यसरी नै हामीले धेरै धेरै स्कुलमा गएर नृत्यहरू सिकाएको छौँ र हामीले पढाउनु मात्रै होइन हामीले नृत्य सिकाउनु पर्छ हामीले सबैलाई हामीले त्यस्तो मौका पायौँ जहाँ चाहिँ हामीले कसैलाई नृत्यहरू सिकाउन पायौँ